पाँच सय एघार पाँच हजार दुई सय तिस पाँच हजार नौ सौ एकासी छ हजार सात सय छ हजार आठ सय नब्बे